र सरकारबाट अब यो सम्पूर्ण सहयोगको अपेक्षा चाहिँ कस्तो प्रकारले के के गरिन्छ भन्दाखेरि सर्वप्रथम त सर्भे एकदमै राम्रो प्रकारले राम्रो ढङ्गमा हुनु पऱ्यो दुई नम्बर कुरो सरकारले जुन चाहिँ अब लगानी गरेको हुन्छ जुन चाहिँ दिएको हुन्छ त्यो निष्पक्ष रूपमा जुन चाहिँ रिक्रुटमेन्टहरू हुन्छ टिचिङ रिक्रुटमेन्टहरू भयो स्कुलको जुन चाहिँ अब स्ट्रक्चरहरू एकदमै राम्रो प्रकारले हेर्नु पर्ने हुन्छ किनकि प्रायः जस्तो कम्ती भक्कु पैसा दिएर कम्तीको काम गरिएको हुन्छ प्लस तपाईँको रिक्रुटमेन्ट गर्दाखेरि टिचर सक्षम टिचरलाई रिक्रुट गर्नु पऱ्यो जसकोमा क्वालिफिकेसन क्वालिफाइड छ जो न कि भाइभतिजावाद चलाउनु भएन है अनि यो कुरोहरूलाई एकदमै मध्य नजर राखेर राम्रो फेसी फिचर फेसिलिटिजहरू प्रोभाइड गरिदिनु पऱ्यो सबैलाई इक्वेल्ली ट्रिट गरेर एउटै हिसाबले हेर्नु भने त अझै यो कुनै पनि उयोमा प्राइभेट भन्ने कुरो हुनु हुँदैन र जे जहाँ शिक्षा गर्छ शिक्षा नानीहरूले जति पनि शिक्षा लिन्छ सबैले स सबैले एकै ठाउँमा बसेर सरकारी स्कुलमै लिएको चाहिँ राम्रो हो जस्तो हो लाग्छ मलाई किनभने त्यहाँ हुनु चाहिँ कुनै पनि भेदभाव हुँदैन त्यो भेदभाव जुन चाहिँ महँगो कम्ती अब धनी र गरिब भन्ने जुन चाहिँ एउटा भेदभाव छ त्यो भेदभाव नहोस् शिक्षामा सबैको हक होस् शिक्षा पाउनु पर्छ र त्यही माध्यमद्वारा जतिले भक्कु पैसा तिरेर अब राम्रो शिक्षा आर्जन गर्छ भने कतिले अब पैसा नतिरेर गभर्मेन्ट स्कुलमा जति शिक्षा आर्जन गर्छ त्यस्तो चाहिँ नहोस् है सबैले एकदमै एकमुस्ट एक हिसाबले शिक्षा पावोस् जसमा कि भोलिको दिनमा त्यो एउटा कुनै मध्यम वर्गको नानी पनि राम्रो ठाउँमा पुग्नु सक्षम बनिनु सक्छ त्यो कुरोहरू छ सरकारले यो कुरोहरूलाई एकदमै हेर्नु पर्ने हुन्छ भोलिको दिनमा विकसित देश बनाउनु हो भने चाहिँ जुन चाहिँ प्राइभेटाइजेसन छ शिक्षाको त्यो चाहिँ एकदमै टोटल्ली बन्द गरेर सबैलाई नै सरकारी शिक्षामै बरु सरकारी शिक्षाको एकदम जुन चाहिँ गुणस्तर छ त्यो गुणस्तरलाई एकदमै राम्रो बनाएर सबैलाई इक्वल्ली बनायो भने चाहिँ एकदमै राम्रो हुने सम्भावना छ र अर्को कुरो चाहिँ अब विभिन्न प्रकारको तपाईँको टिचिङ टेक्निक्सहरूलाई लिएर सरकारले काम गर्नु पऱ्यो विभिन्न प्रकारको तालिम दिनु पऱ्यो र एक नम्बर कुरो चाहिँ जब कुनै पनि कुनै पनि विभागमा स्कुललाई लिएर रिक्रुटमेन्ट गरिन्छ एकदम निष्पक्ष हुनु पर्छ त्यो चाहिँ उसको क्वालिफिकेसन उसको क्वालिटीको आधारमा पाउनु पर्छ उसले त्यो काम है न कि उसको त्यो आफ्नो कोही बाउ वा काका वा कोही उसको को लागेर वा उसको काखी चेपाइमा चाहिँ पाउनु हुँदैन त्यो काम मलाई त त्यो लाग्छ र सरकारले एकदमै निष्पक्ष रूपमा इक्जाम राखेर उसको क्वालिटी अनुसार घुस नखुवाईकन एकदम फेयर गरेर काम पायो भने चाहिँ सायद त्यो शिक्षकले वा त्यो सुविधाले भोलिको दिनमा एउटा देशलाई राम्रो जगामा लाने सम्भावना लाग्छ मलाई चाहिँ